ए सुन्नुहोस् न तपाईँ विजय भाइ बोल्नुभएको हो ए पे पेपर ल्याउनु हुन्थ्यो नि हो त्यही भाइ होइन तपाईँ ए त्यही त तपाईँको नम्बर पाएर मैले गरेको कि खास फोन गर्नुको कारण चाहिँ के हो भन्दाखेरि मेरोमा जुन चाहिँ अब पेपर म लिँदै थिएँ होइन म हिमालय दर्पण नै पढ्दै थिएँ त अन्त त्यो हिमालय दर्पणलाई चाहिँ अलिकति बन्द गरेर म अर्को नयाँ कुन चाहिँ पेपर अलिकति राम्रो छ यहाँको लोकल न्युजहरूदेखि लिएर सबै कभर भएको पेपर के पेपर हौ त्यो चाहिँ म लिनुपऱ्यो भनेर चाहिँ अलिकति तपाईँलाई मैले फोन गरेको हौ यो हजुर नेपाली नै चाहिएको जस्तै अब हजुर हजुर हजुर

हजुर हजुर हजुर प्रजाशक्तिमा तपाईँको त्यसमा कत्तिको अब हाम्रो लोकल न्युजहरू कभरेज गरेको हुन्छ हो जस्तै अब त्यसमा त सिक्किमको मात्रै बेसी हुन्छ होला होइन

हजुर हजुर अन्त होइन त्यसमा फेरि त्यो पेपरहरू कति कभरेज गरेको हुन्छ के हुन्छ हो त्यही विषयमा अलिकति म जानकारी गरौँ भनेर अलिकति चाहिँ फोन गरेको त्यसकै लागि नै ए अच्छा अच्छा त्यसको चाहिँ प्राइज कति छ उयो पेपर दाजु प्रजाशक्तिको चाहिँ ए चार रुपियाँ पर्छ है भन्योपछि तपाईँको सुन्नुहोस् न ल्याउँदाखेरि अब जस्तै महिनामा त्यसको पैसाहरू महिनामा दिनुपर्ने हो कि या त डेली आउनुहुन्छ डेली दिनुपर्ने हो कि कस्तो हिसाबले तपाईँहरूसँग मिलाउनुपर्ने हो हजुर हजुर हजुर हजुर हजुर ए अँ त्यही त त पर्दैन पर्दैन सर त्यति भए त भइहाल्यो कि ल हुन्छ थ्याङ्क्यु त्यसो भए मलाई ल्याइदिनुहोस् न ल ल्याइदिनुहोस् न भोलिदेखि हुन्छ हजुर त्यही ल्याइदिनुहोस् हुन्छ